यहाँ चाहिँ स्कुलतिर पनि एउटै नेपाली पढाउँछ सब नेपाली सब्जेक्ट पढाउँछ यताको लोकल लोकल मिडियाहरूले पनि नेपाली ए यताको लोकल मिडियाहरूले पनि नेपाली नै बोल्छ